मलाई आकर्षित गर्ने तारा चाहिँ धुर्व तारा हो किनभने धुर्व तारा आकासमा चम चम्किने सबभन्दा उज्यालो तारा नै धुर्व तारा हो त्यो भनेर म चाहिँ सानोदेखि नै बच्चाकालदेखि नै मलाई धुर्व तारासँग चाहिँ म बो बहुत ज्यादा आकर्षित हुन्थेँ